हेलो नमस्कार ठिकै छु त ए हुन्छ नि अपुइ कहाँबाट आज बाटो बिराएर आउनु भयो ए निकै भएको थियो नआएको हो यसो आउँदै गर्नुहोस् है हाम्रो घरतिर पनि यसो सन्चै छु त यता अब त्यही हो घरको समस्या हो अब सन्चै छु भन्नु पऱ्यो तपाईँ कस्तो हुनुहुन्छ ए घरको परिवार कस्तो कस्तो हुनुहुन्छ ए अन्त आउनुहोस् न बस्नुहोस् किन उयो गर्नु भएको आउनुहोस् बस्नुहोस् कस्तो खुसी लाग्यो तपाईँ आयो हजुर अन्त यता के अरे यसपाली मङ्गलधाममा कस्तो पूजा भयो राम्रै भयो हजुर ए अन्त गुम्बातिर जानु हुँदैछ गुम्बामा कस्तो के कस्तो ए ए अन्त म त जानु पनि पाइनँ यसो टाडो पऱ्यो अलिक म त जानु पनि पाइनँ अब तपाईँ जानु भएछ हजुर हजुर अन्त तपाईँहरू सबैजाना कुशलै हुनुहुन्छ होला है सबैजाना राम्रै नै हुनुहुन्छ आउनुहोस् अब मिठोमसिनो जे हुन्छ जे पाक्छ खाउँ है बसौँ गफ गरौँ हुन्छ नि यसो समय पायो भने आउँला नि तपाईँ घरम पनि हुन्छ हुन्छ हुन्छ